दार्जिलिङ जिल्लामा चाहिँ अब मना मनाउने मुख्य सांस्कृतिक चाडबाडहरू हुन् जस्तै माघे सङ्क्रान्तिहरू हुन्छन् मेला तिहार अनि फिफ्टिन अगस्तहरू जस्तै स्कुलमा मनाइन्छन् अनि माघे सङ्क्रान्तिको दिन चाहिँ अब बिहानै उठ्छौँ अनि नुहाईधुवाई गर्नुपर्छ नुहाईधुवाई गर्यौँ त्यहाँदेखि चाहिँ पूजाहरू गर्नुपर्छ पूजाहरू गरेर बिहानै उठेर पूजाहरू गरेर तरुलको त्यो तरुल चाहिँ तरुलको चाहिँ टिका ला लगाउनुपर्छ अनि तरुल उसिनेर तरुल तरुलहरू खान्छ माघे सङ्क्रान्तिमा चाहिँ अन्त रमाइलो गर्छन् अनि फिफ्टिन अगस्त इन्डिपेन्डेन्स डेमा चाहिँ अब स्कुलहरू मिलेर अन्त इन्टर इन्टर स्कुल कम्पिटिसनहरू हुन्छन् जसमा चाहिँ अब प्रत्येकले चाहिँ भाग लिएको हुन्छन् अनि त्यसमा चाहिँ सबैले रमाइलो गर्छन् अनि फिफ्टिन अगस्तको दिन चाहिँ अब एस एसेम्बलीहरू राखेर लागेर चाहिँ फ्ल्यागहरू होस्ट गरेर अन्त मिठाईहरू बाँड्छन् अनि त्योहरू खाएर निकै पर्फोमेन्सहरू गर्छन् अनि तिहारमा चाहिँ तिहारमा चाहिँ तिहारमा चाहिँ अब अब फुलहरू फुलहरूको मालाहरू उनेर घरहरू सजाएर अनि गाईलाई माला लगाइदिन्छन् अनि त्यो गोबरले घरहरू घरको त्यो पूजा गर्ने थानलाई चाहिँ लिपेर त्यसलाई चाहिँ मजाले सजाउँछ्न् देव कलशहरू राखेर अनि त्यहाँदेखि चाहिँ त्यो दिन चाहिँ बेलुकाको त्यो दिन बेलुका चाहिँ अनि भैलेनीहरू खेल्छन् भैलेनीहरू खेलेर गाउँ गाउँ जान्छन् गाउँ गाउँ जान्छौँ अनि गाउँ गाउँ गएर चाहिँ गीतहरू गाएर भैलेनीहरू खेलेर रमाइलो गर्छन्